यहाँ हाम्रो भारत सरकारले चाहिँ धेरै सुविधा दिएको छ जस्तै दार्जिलिङ क्षेत्रका मान्छेहरूलाई हन्ड्रेड डेजको काम दिएर पनि उनीहरूलाई अर्थनैतिक अवस्थामा पनि धेरै सुविधा दिएको छ जसले गर्दाखेरि उनीहरूले आफ्नो घर संसार चलाउनु सक्छ र यसरी प्रधानमन्त्री आवास योजनाले पनि बेघर भएका मानिसहरूलाई घर द्वार दिएर उनीहरू आफ्नो घरमा राम्रोसँगले बस्न सक्छन् र यतिको सुविधा प्रधानमन्त्री सरकारहरूले हामीलाई दिएका छन् यदि घरबारको कुराहरू के छ र यही नै हो चाहिएको पैसा घर जसमा कि मानिसले साधारण जनताले चाहिँ सुख भोग गर्न सकोस्